मेरो अविस्मरणीय अनुभव चाहिँ के छ भने पछि जब चाहिँ मैले पछिल्लो वर्ष चाहिँ क्लास टुवेल्ब पास गरे त्यति खेर चाहिँ मैले बिटी गर्छु डिएलएड गर्छु भनेर चाहिँ सोचेको थिएँ होइन अन्त जब मेरो नाम आएर मैले चाहिँ एडमिसन गरेर आएँ त्यतिखेर चाहिँ म एकदम खुसी लाग्यो किन कि मेरो पहिल्यैदेखिको सपना थियो कि म एउटा शिक्षिका अथवा टिचर बनिन्छु भनेर होइन अन्त त्यहाँबाट आए पश्चात चाहिँ हामीलाई फ्रेसर्स वेल्कम गरायो होइन फ्रेसर्स वेल्कमको दिन चाहिँ हामीलाई एकदमै अर्कै अनुभव भयो जस्तै कि एउटा टिचर भयो भने चाहिँ कस्तो हुनु पर्ने के हुनु पर्ने त्यसबारेहरू पनि जानकारी पायो नयाँ नयाँ विषयहरू जान्न पाइयो होइन अनि एकदमै राम्रो प्रोग्रामहरू गरिएको थियो र जो कि मैले चाहिँ जिन्दगीभरमा अब त्यो बिर्सिने छुइनँ होइन राम्रो राम्रो अनुभवहरू गर्न पाइयो र त्यो फ्रेसर्स वेल्कम गरेको दिन चाहिँ म कहिले पनि बिर्सिने छुइनँ मेरो जीवनमा र यहाँ आएर नै मैले धेरै चिजहरू सिक्न पाइयो र त्यसकारणले नै मलाई चाहिँ त्यो त्यो दिन चाहिँ फ्रेसर्स वेल्कम गरेको दिन चाहिँ एकदमै अविस्मरणीय भएर गएको छ